म त अहिले फिलहाल त पढ्दैछु तर मेरो काम गर्ने चाहिँ म चाहिँ डक्टर हुनु मन छ अन्त त्यसको लागि एमबिबिएसहरू सबै पढ्नु पर्छ अहिले त म जस्ट अहिले क्लास टेनमै छु अन्त पढ्दैछु मजाले नै पढ्दैछु अनि यसमा त एमबिबिएसहरू सबै पढ्नु पर्छ होइन र मलाई चाहिँ डक्टर नै हुनु मन छ अन्त म राम्रो डक्टर हुन्छु ठुलो भएर अन्त यही हो मेरो कामको बारेमा अन्त शिक्षा त भनिसकेँ होइन त्यहाँदेखि मेरो चाहिँ अब अझै दुई वर्ष स्कुल पढ्नु पर्छ त्यहाँपिच्छे चार पाँच वर्ष होला कलेजको पनि त्यसको त्यो गरेर त्यहाँदेखि चाहिँ म चाहिँ डक्टर हुन्छु